मान्छेको अब डान्सअनुसार हुन्छ अब कतिले अब स्याड डान्स गर्छ अब इमोसनल अब त्यो डान्स त हुन्छ अब इमोसनलै अब भावनाहरू आउँछ अब इमोसनल ब्याक त्यो फिलिङ्सहरू आउँछ अन्त कतिजना रुन्छ पनि अब अनि कतिजनाले चाहिँ अब कन्टेम्पोरेरी गर्छ अब कतिजनाले अब रोबोटिक गर्छ अन्त त्यसले गर्दाखेरि चाहिँ अब त्यसमा चैँ अब अलग्गै अर्कै टाइपको अब मतलब झलक्क देख्दा पनि अब राम्रो अब एनर्जेटिक अब राम्रो गर्दा चाहिँ अब जोसहरू आउँछ त्यस्तो खाले पनि डान्सहरू पनि गर्छ अब कतिले चाहिँ अब रोमान्टिक गर्छ अब कतिले चाहिँ रोमान्टिक फिलहरू पनि गर्छ अब त्यस्तो खाले अब डान्सहरू गऱ्यो भने चाहिँ अब त्यस्तो रोमान्टिक फिलहरू अब आउँछ त्यस्तो खाले डान्सहरू पनि गर्छ कतिले